लकडाउनमा चाहिँ अब घरमै बस्नु पर्ने हुनाले गर्दा चाहिँ अब खाना त पकाउनै पऱ्यो है त्यो बाहेक चाहिँ अब रसदाना के भन्छ समोसाहरू चाहिँ पकाउने घरमा प्रयास गरियो है एक दुई खेप पकाइयो